अहिलेको रोचक लाग्ने के अरे घटना समाचारहरू त के भन्नु र अहिले त खालि राजनीति है यता गयो राजनीति यता न्युज अर्को न्युज हेऱ्यो राजनीति है राजनीति राजनीतिमा दिइरहेको हुन्छ है कोही नेताले के गऱ्यो अरे है यो भएन अरे त्यो भएन अरे है यो गरिदिन्छु भनेको थियो त्यो गरिदिन्छु भनेको थियो गरिदिएन है यही मात्रै भइरहेछ अहिले चाहिँ अन्त अहिले मलाई अब एकदमै रोचक लागेको भनेको चाहिँ एउटा साँच्चैको सेरोफेरो भन्ने च्यानलले चाहिँ है न्युज च्यानलले चाहिँ एउटा नानीको भिडियो लगाएको रहेछ है त्यो नानीको भिडियो चाहिँ कस्तो भन्दाखेरि त्यो नानीले चाहिँ के हो अब आफै आफूलाई जोगाउने खालके जस्तै त्यो नानीले चाहिँ अब ड्रिम रुमाल हराएको थिएछ है स्कुल जाँदाखेरि चाहिँ अब रूमाल हराएको थिएछ है त्यो रुमाल हराएर अब घर आउँदाखेरि चाहिँ अब आमाले है डर देखाएछ डर देखाउँदाखेरि चाहिँ अब त्यो नानीले चाहिँ यति मजाको एक्टिङहरू गरेको है आफूले आफूलाई बचाउनु लागि चाहिँ अब उसले यति बेसी बहानाहरू हुन्छ नि अब मजाले एन्सरहरू दिएको के हो त अब टक टक आमालाई अन्त त्यो नानीले चाहिँ यति मजाले एक्टिङहरू गरिदिएको है त्यो चाहिँ मलाई पुरा मनपऱ्यो अब कस्तो भनौँ त्यो नानीले चाहिँ अब कतिवटा जग्गामा चाहिँ मजाले क्या हो त अब बुद्धि पनि लगाइदिएको अब त्यो नानी चाहिँ एकदमै सानो छ त्यो नानीले चाहिँ अब रुमालको खुट्टा पलायो अरे है साथीहरूसँग गयो अरे है खुट्टा कतिवटा थियो भन्दाखेरि एउटा थियो अरे है कसरी हिँड्यो भनेर उसले के अब हिँडेको पनि देखाइदिएको अब एउटा खुट्टाले कसरी हिँड्छ होइन त्यसरी नै अब उसले चाहिँ अब पुरै अब नभए त अब नानीहरूले त हुन्छ नि है अब कतिवटा भनेको कुराहरू बिर्सिन्छ तर त्यो छैन के अब त्यो नानीको चाहिँ यत्ति मजाले एक्टिङ गरेको एक्टिङ मात्रै नभएर अब त्यो नानीले चाहिँ मजाले अब उसले के भन्नुपर्ने आफूले आफूलाई बचाउनु लागि यस्तो खालके नि अब नानीले चाहिँ यत्ति मजाले गरिदिएको अनि त्यो चाहिँ मलाई पुरा मनपऱ्यो हुनु त त्यो नानीलाई त अब आमाले कुटेको त छैन कुटेको चाहिँ देखाएको देखिनँ मैले है तर त्यो नानीले चाहिँ यत्ति मजाले एक्टिङ गरिदिएको त्यो चाहिँ मलाई एकदमै अहिलेको चाहिँ रोचक लाग्यो